मलाई चाहिँ लाग्छ ब्राह्मण यत्रो ठुलो अब

मा भएका तारा तारामण्डल नक्षत्र सूर्य घामहरू कसरी चाहिँ उत्पत्ति भयो यो चाहिँ मलाई एकदम रहस रहस्यमय लाग्छ जसरी अब घाम घाम तोडिएर पृथिवी बनिएको भन्ने कुरा छ यो पनि मलाई एकदम रहस्यमय लाग्छ यो यत्रो ठुलो सौरमण्डल अब नक्षत्रहरू देख्दा मलाई यत्रो ठुलो आकाशमा ग्रहण देख्दा ग्रहण अब यत्रो ठुलो कसरी चाहिँ अब भयो होला भन्ने मलाई एकदम रहस्यमय लाग्छ